हेलो ओ साथ औ म तिम्रो साथी हौ ममित म यता कालचिनी भातपाडादेखिको चिनेनौ तिमीले अरे हामी स्कुल सँगै पढ्थौँ नि अँ खप्पोलाइनको अन्त अहिले तिम्रो कलेज कम्प्लिट भयो होइन ए अन्त के गर्दैछौ अहिले ए हो र म पनि यत्तिकै अब अहिले त म पनि बाहिर छु हो तर बाहिर भन्नाले नि बेकारै बसिरहेको छु बाहिर गएर पनि त्यस्तो केही भएको छैन त्यही लागि चाहिँ मैले भन्दैछु बरू हामी यसो बाहिर काम गर्नु जाऊँ न भनेको क्या म त मैले सुनेको मैले सुनेको थिएँ हाम्रो यता जलपाइगुडी अन्त तिम्रो यो पुरुलिया डिस्ट्रिक अन्त कोलकता सिटीमा पनि काम छ अरे हो एउटा त तिम्रो होटल म्यानेजमेन्टको काम छ अरे हो त्यो काम पनि छ अरे अन्त एउटा चाहिँ यता जलपाइगुडी एउटा सपिङ मलमा तिम्रो सेक्युरिटी गार्डको पनि एउटा भ्याकेन्सी खाली छ अरे हो त्यहाँ पनि जाँदा हुन्छ भएन भने पुरुलिया डिस्ट्रिकमा यो खेतीहरू हुन्छ अरे माइकाको के के के भन्नेहरू खेती हुन्छ अरे हो अनि त्यहाँ पनि त्यहाँ पनि काम चाहिँ एभाइलेबल छ अरे जाँदा हुन्छ स्यालेरीहरू चाहिँ तिम्रो लगभग स्टार्टिङ स्यालेरी त तिम्रो लगभग फिफ्टिन थाउजन्डदेखि माथि नै होला हो पन्ध्र हजार त पाउनुपर्ने तर पनि त्यस्तो त अब हामी पछाडि भेटेर डिस्कस गरेर जानुपर्छ नि होइन अन्त जानको लागि चाहिँ तिम्रो प्लेसमेन्ट चाहिँ हुनुपर्छ जग्गा हामी जलपाइगुडी डिस्ट्रिक जुन यो जलपाइगुडी तिम्रो एनजेपी छ हाम्रो रेलवे जङ्सन जङ्सनबाट जङ्सनबाट निस्किँदा पनि हुन्छ होइन अन्त त्यहाँ भएन भने पनि अब अलिपुर ए के अरे अलिपुरको जङ्सन अब यता सिलगढी जङ्सनमा पनि छ त्यहाँबाट निस्किँदा हुन्छ आउने महिना आउने महिना ट्रेन छ अरे हो जानुपर्छ त्यस्तो तिमी त्यो अहिले त अलिक गरम बेसी छ हो त्यस्तो केही बोक्नुपर्दैन खालि कामको लागि यो कपडाहरू बोक्नु अन्त काम चाहिँ मैले भनेको बुझ्यौ होइन त्यहाँ जलपाइगुडीमा चाहिँ त्यहाँ सपिङ मलमा छ अरे तिम्रो सेक्युरिटी गार्डको भ्याकेन्सी खाली छ त्यही त अन्त कलकत्तामा चाहिँ तिम्रो होटल म्यानेजमेन्टको पनि छ अरे अन्त पुरुलियामा चाहिँ तिम्रो सायद खेतीबारीको माइकाको खेती यस्तो के गर्ने प्रडक्सनहरू गर्नुको छ अरे बुझ्यौ होइन ल साथी त्यसो भए राखेँ ल पछाडि बात गर्नुपर्छ नि ल हुन्छ